मेरो यादगार चडाइ है यादगार यादगार चडाइ है अथवा यात्राको वर्णन गर्नु पर्दा चाहिँ है जुन चाहिँ चाहिँ मेरो पहिलो जुन चाहिँ चाहिँ मेरो है म धेरै नै धेरै वर्ष अघाडि है त्यो समय चाहिँ स्कुलको समय थियो है त्यति बेला चाहिँ म स्कुल जान ग जाने गर्थेँ है त्यो टाइममा चाहिँ है म अनि मेरो साथीहरूसँग चाहिँ म मैले है एउटा एउटा यात्रा गरेको थियो त्यो चडाइ यात्रा गरेको थिएँ है त्यो चाहिँ एकदमै मेरो लागि चाहिँ यादगार छ है जसमा कि त्यो यात त्यो यात्रा चाहिँ अब कसरी गऱ्यो भन्दा हामी चाहिँ हामी चाहिँ सुखियादेखिको लिएर मानेभन्ज्याङ है मानेभन्ज्याङदेखि चाहिँ चित्रे है चित्रेसम्म चाहिँ हामी चाहिँ पैदल है पैदल चडाइ गरेको थियौँ है त्यति त्यो त्यो समयमा है त्यसरी पैदल चडाइ गर्दाखेरि चाहिँ मानेभन्ज्याङदेखि चाहिँ चित्रे है चित्रे त्यो चित्रेको चडाइ गर्नुमा चाहिँ यति गाह्रो थियो कि यति चडाइ है एकदमै उकालो थियो बाटो थियो है त्यो बाटो थियो है त्यति बेला है त्यो चडाइहरूलाई है पार गर्न सक्छ कि सक्दैन त्यो यात्रा हाम्रो सफल हुन्छ कि हुँदैन भन्ने मनमा चाहिँ डर बसिरहेको थियो हो तर त्यो त्यो डरलाई चाहिँ है जितेर चाहिँ हामी सजिलै नै सजिलो नै यात्रा गऱ्यौँ है चडाइ उकालो बाटोमा है हिँडेर है चडाइ गऱ्यौँ यात्रा सजिलो सँगै गर्नु सक्यौँ र त्यस समयमा डर त धेरै लागिरहेको थियो है म त्यस समयमा त्यस त्यो जगामा म पुग्न सक्दिनँ होला भन्ने मनमा चाहिँ डर लागेको थियो तर पनि त्यो डरलाई चाहिँ जितेर चाहिँ होइन त्यहाँसम्म चित्रेसम्म पुग्नुमा चाहिँ सफल भयौँ है र यसरी नै भएर मलाई चाहिँ एकदमै आ यहाँ मेरो एकदम यादगार चडाइ चाहिँ मेरो लागि चाहिँ यही थियो र यस यो नै थियो र एकदम मेरो लागि चाहिँ यादगार चडाइ भनौँ वा अथवा यात्रा भनौँ है एकदम यो डरलाई मनको डरलाई चाहिँ जितेर चाहिँ म त्यो यात्रा चाहिँ यात्रा गर्न सफल भएँ